कृषिका लागि प्रयोग गर्ने सामानहरू चाहिँ जस्तो कोदालो भयो काँटाहरू कोदालो काँटाले हामीले जमिन खन्न सक्छौँ जमिन खनेर हामीले मल फिटाउन सख्छौँ र हामीले सब्जीहरू लाउनुमा अनि खेती अन्नहरू लाउनुमा पनि हामीले काँटा कोदालो प्रयोग गरेर नै हामीले अन्नबालीहरू लगाउन सक्छौँ खेती किसानहरू गर्न सक्छौँ किनभने खनजोत नगरिकन कुनै पनि चिजहरू हामीले लगाउन सकिँदैन कचिया भयो कचियाले घाँस काट्नपर्छ र घाँस काटेर गाईबस्तुहरू बाख्राहरू भेडाहरू हामीले पाल्न सक्छौँ अनि तिनीहरूलाई पालेर पालेर तिनीहरूको मलद्वारा हामीले अन्नपानीहरू हामी उब्जाउन हामीले सक्छौँ र अरू पनि छ जस्तो गोरु जोत्दाखेरि हलो चाहियो हलोले जमिन जोत्नु पऱ्यो हलोले जमिन जोतेर चाहिँ माटो कमलो बनाउँछ हलोले र त्यसपछि चाहिँ काँटा कोदालोले खन्नपर्छ खनेर मल हामीले फिटाउनुपर्छ अनि हामीले जे कुरो पनि हामीले लगाउन सक्छौँ अन्नपानीहरू कोदोहरू मकैहरू हामीले रोप्न सक्छौँ दाइँको निम्ति हामीले गोरु जोतेर पानी लगाएर खेतमा धानहरू रोप्न सक्छौँ अनि दाँते पनि भयो दाँतेले हिलो माटोहरू फिटाउनपर्छ गोरुद्वारा र त्यस्तो प्रकारको सामानहरू धेरै किसानहरूको निम्ति खाँचो पर्छ र ती सामानहरूले नै हामीले खोतीबालीमा खेती कमाउनुका निम्ति सहायता दिनेछ र राम्रोसँगले माटो फिटाउनको निम्ति र काँटा कोदालोको एकदमै जरुरी पर्छ र हामीले माटोमा मल मात्र हालेर हुँदैन मल लगाएर छरेपछि चाहिँ फिटाउनुपर्छ कोदालोले खनेर काँटाले खनेर चाही ड्याङ बनाएर हामीले सब्जीहरू रोप्न सक्छौँ अदुवाहरू रोप्न सक्छौँ हर्दीहरू फलाउन सक्छौँ विभिन्न प्रकारको सब्जीहरू हामी लाउन सक्छौँ किनभने किसानहरूको निम्ति यही नै हो हाम्रो उपलब्धको कामहरू यिनीहरू नै हुन् र हाम्रो निम्ति चाहिँ हतियारहरू चाहिँ यिनीहरू नै हुन् काँटा कोदालो कचियाहरू हलो दाँते यिनीहरूबिना चाहिँ यी सामानहरू बिना चाहिँ हामीले बस्तीमा केही पनि हामीले उब्जाउ गर्न सक्दैनौँ किनभने यी सामानहरूद्वारा नै हामीले खेती किसानहरू लगाएर चाहिँ हामीले परिवार चलाउन सक्छौँ जे कुरोमा पनि खर्च हामीले निकाल्न सक्छौँ